विशेष गरेर अब भारत एउटा विशाल देश हो यहाँनिर विभिन्न है भौगोलिक अवस्थाहरू पनि भिन्न भिन्नै प्रकारको छ दक्षिण भारत उत्तर भारत पूर्व भारत है पश्चिम भारत आफ्नु आफ्नो यो क्षेत्रमा बस्ने बासिन्दाहरूले आफ्नो आफ्नै तरिकाको खानाहरू खान्छन् फेरि भएन आफ्नो ट्रेडिसनल खानाहरू पनि छ र त्यस्ले गर्दाखेरि अब हामी त पश्चिम बङ्गाल उसमा हामी पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला हामी बसोबास गर्छौँ र त्यसले गर्दा हाम्रो पनि कतिपय ट्रेडिसनल खानाहरू छ हामी भारतीय खानाहरू पनि खाने गर्छौँ हरेक भारतीयहरूले मासु पकाउँदाखेरि प्रयोग गरिने मरमसलाहरू सबै नै हामी प्रयोगमा हामी ल्याउँछौँ जस्तै लवाङ भयो जिरा धनियाँ अलैँची तेजपत्ता लसुन अदुवा प्याज यिनीहरू सबै नै हामी मासुहरू पकाउँदाखेरि हामी हाल हाल्ने गर्छौँ र त्यसबाहेक अब हामी दार्जिलिङमा बस्ने हाम्रो चाहिँ अब अलगै प्रकारको ट्रेडिसनल अब हाम्रो खानाहरू पनि छ हामी बिहान अब ब्रेकफास्टमा है भनौँ अब बिहानको हामी खाजामा रोटी आलुदम हाम्रो त एकदमै यहाँको मान्छेको चाहिँ आलुदम एकदमै प्रिय है अब सब्जीमा मानिलिन्छ रोटीसँग हाम्रो प्राय नै आलुदम बनिने गर्छ र बिहान खाजामा हामी रोटी र आलुदम बनाउँछौँ अनि चिया है त्योसँग चिया हामी खाने गर्छौँ र दिउँसो भात दाल सब्जी है मासु खान्छौँ भने बेलुका पनि हामी हलका डाइट है कोहीबेला मोमो चाउमिन थुक्पाहरू है जाडोको दिनमा हामी थुक्पाहरू बनाएर हामी खाने गर्छौँ